कार्यस्थलमा त्यसै पनि त्यहाँनिर थुप्रै मानिसहरू को भेला हुन्छ र अब थुप्रै मानिसहरू छ भने उनीहरू को सोच बेग्ला बेग्लै हुने नै गर्छ कतिवटा सोच न मिल्दा झगड़ा पनि हुने नै गर्छ र कति कठिनाइहरू पनि आउँछ है तर यी सब झगड़ा कठिनाइहरूलाई चाहिँ म एकदमै शान्त भएर है बेसी रिस राग न गरेर त्यसलाई सजिलैसित सम साम्य बनाउन चहान्छु